हाम्रो यी मैदान इलाकातिर गुट्का प्रयोग गर्थ्यौँ तर अहिले अहिले टेक्नोलोजी अथवा मसिनका प्रयोग गर्न थालेका छौँ अहिले एडभान्स टेक्नोलोजी भएर हामीले यहाँ धेरै धेरै मात्रामा मोटर अथवा मसिनका उपयोग गर्छौँ पानीका लागि अनि हामी पानी तानेर सिधैँ सिल् सिन्टेक्स अथवा ठुलो भाँडा ड्रम यस्तोतिर थापेर राख्छौँ सि सिन्टेक्स घरका छानामा राख्यौँ र त्यसमा पानी पा पानी जम्मा गर्छौँ र जहाँ चा पानीका पानीका पानीका प्रयोग हुन्छ अथवा किचेन किचेन बाथरुम ह अनि टयलेटमा हामी सप्लाई गर्छौँ तर बारी अथवा बगानतिरका लागि हामी सिधा कुपबाट नै पानी लिन्छौँ